तिहार चाहिँ अब नोभेम्बरमा मनाउँछौँ तिहारमा चाहिँ अब हाम्रो जुनचाहिँ होम टाउन छ कालिम्पोङमा त्यो त्यसमा चाहिँ खुबै राम्रोसँग है यो त सबैलाई थाहा भएकै कुरा हो देउसी भैलोहरूले हाम्रो तिहार काटिन्छ माघे संक्रान्तिमा चाहिँ अब तरुलहरू गरेर है सबैजना बाँडीचुँडी खाने तरुलहरू खाइन्छ र माघे संक्रान्ति चाहिँ जनवरीमा मनाइन्छ र हाम्रो क्रिसम्समा चाहिँ अब चर्च गएर केकहरू काटेर क्रिसम्स चाहिँ हामीले डिसम्बरमा मनाउँछौँ पच्चिस डिसम्बर